खाना खानु भयो मैले खाना खाएँ कुकुरलाई घुमाउनु लग्यो कुकुरलाई घुमाउन लगेँ कुकुरको गु सफा गऱ्यो कुकुरको गु सफा गरेँ खाना कसले पकायो खाना आमाले पकाउनुभयो पानी कसले भऱ्यो पानी भाइले भऱ्यो अन्डा कसले फुटायो अन्डा बहिनीले फुटायो ए यस्तो कुराहरू त हुँदैन दोकानबाट सामान कसले ल्यायो दोकानबाट सामान बाबाले ल्याए घरमा राखेको मह कसले सक्यो घरमा राखेको मह भाइले सक्यो गाडीको पेट्रोलको दाम कति बढेको छ गाडीको पेट्रोलको दाम लगभग चालिस रुपियाँ बढेको छ मान्छे सक्सेसफुल हुनलागि के गर्नुपर्छ मान्छे सक्सेसफुल हुनलागि मेहनत गर्नुपर्छ दुई हजारमा पाँच सय घटाउँदा कति हुन्छ दुई हजारमा पाँच सय घटाउँदा पन्ध्र सय हुन्छ पासाङले मलाई भयो भन्दा के भन्नुपर्छ पासाङले मलाई भयो भन्दा मैले हुन्छ सर भन्नु पर्छ